भाइ उर्गेन भाइ यो हामी कहीँ टाढो घुम्नु जानु पर्ने भएको हुनाले गर्दाखेरि तपाईँलाई मैले हिजोको दिनमा गाडीको मोटर गाडीको बन्दबस्त गरेको थिएँ तपाईँको गाडी अहिलेसम्मनमा पनि नआइपुगेको हुँदा के हामी कुरेरै बसिरहनु पर्ने हो कि तपाईँ कहिले आउनुहुन्छ कि तपाईँको गाडी के भइरहेछ र हामी त अब धेरै ठाउँ तीर्थ मन्दिर पनि बहाना गरेर घुम्न जाने विचार गरेको थियौँ अनि तपाईँको गाडीले के कुन कदम चाल्दैछ कि तपाईँ ढिलो गर्नु भएको छ तपाईँको आउने पारा कहिले पर्छ र जत्तिसक्दो तपाईँ छिट्टो आइदिनुभयो भने हामीलाई राम्रो हुन्थ्यो क्यारे